अब भन्नु पर्दाखेरि चाहिँ परिवारमा पुरुष अनि महिलाको चाहिँ अब आआफ्नो भुमिका हुन्छ अब कस कोहीभन्दा कोही अब ठुलो सानो हुँदैन भुमिका बराबर नै रहेको जस्तो मलाई लाग्छ आबो पुरुष अनि आबो महिलाले चाहिँ अब आआफ्नो काममै अब बाँडिएको हुन्छ जस्तै अब पुरुषले अब कमाउन गइरहेको हुन्छन् घर बाहिरका कामहरू है बल लगाएर गर्ने कामहरू गरेर कमाएर ल्याएर है आफ्नो अब पत्नीलाई दिने गर्छ अनि महिलाहरूले घर सम्हाल्ने काम नानीहरू हेर्ने कामहरू गरिरहेको अब देख्छौँ हामीले अब यो भुमिका चाहिँ कसरी विकसित भएको हो भन्दाखेरि चाहिँ यो चाहिँ पुर्खा पुर्खौलीदेखि अब चलिआएको हो अब पुर्खा पुर्खौलीदेखि नै यस्तै गरेको कारण नै यसरी नै अहिलेसम्म चल्दै आइरहेको छ